जब हामी कलेजमा थियोँ तब हामीलाई हाम्रो सरहरूले सन्दकपु लानु भएको थियो जसखेर हामीले सन्दकपुबाट यो टिम्बुरे भएर श्री खोला गाउँमा जब हामी गयौँ तब हामीले तिन घण्टाको पद यात्रा गर्नु परेको थियो अनि यो पहिला हेर्दाखेरि त अलिक कठिन थियो किनकि बाटो अलिक ओह्रालो थियो अनि त्यसमा के भएको थियो भन्दाखेरि यहाँ बाटो एकदम घुमाउरो थियो अनि हराउने अलिक चान्स अलिक ज्यादा नै थियो सम्भावना अनि हामी सबैजना विद्यार्थीहरू थियौँ अनि हामीले अलिक भए पनि एउटा मनोरञ्जन ता पूर्वक भयो किनकि हामी सबै साथीहरू मिलेर यहाँ मजाले घुम्यौँ हामीले मजाले सिक्यौँ पनि धेरै कुरोहरू अनि प्रकृतिले अझ हामीले राम्रो रूपमा देख्न सक्यौँ यहाँ गुराँसहरू मजाले फुलिरहेको थियो यहाँको रुखहरू पनि यहाँको वातावरण एकदम मोहनी लगाउने खाले थियो